हाम्रो देशमा चाहिँ सब थुप्रो धर्म मान्नेहरू छ सबै धर्म मान्छ हिन्दू बुद्धिस्ट मुसलमान ख्रिस्टान अल्ला मान्नेहरू छ थुप्रो आफ्नो आफ्नो देशको आफ्नो आफ्नो जातको आफ्नो आफ्नो धर्म मान्छ म चाहिँ तामाङ हो म त बुद्धिस्ट हो म चाहिँ हाम्रो लासेममा हामी पूजा गर्छौँ सालमा एकपल्ट हामी पूजा गर्छौँ लासेममा मर्दा पनि पर्दा पनि बिहा बटुलमा सब न्वारनमा सबैमा हामी लामा पढाउनुपर्छ लामा पढाएर लासेममा हामीले पूजाहरू गरेर सबै लामै पाराले नै हामी गर्छौँ जे काम गर्दा पनि हामीलाई लामा चाहिन्छ लामाले नै हामीलाई सब गरिदिन्छ न्वारन पनि लामाले नै पढेर गरिदिन्छ मरौमा पनि लामाले नै बिहामा पनि लामाले नै म ऊ यो गर पढेर हामीलाई बिहाहरू गर्छौँ उकास्छौँ बिहाहरू बिहामा नि हामीलाई लामा नै चाहिन्छ